हाम्रो बिजनेसमा धेरै समस्याहरू छ लोन लिएर दोकान लिँदाखेरि हामीलाई धेरै ऊ यो इन्ट्रेस्ट ति तिर्नुपर्छ अनि हामीलाई त्यसमा नाफा छैन फेरि हाम्रो लोन लिँदै सौदा ल्याएर राखेर के गर्ने दोकानमा बिक्रीबट्टा छैन दोकान दौडी सबै चल्यो भने त चल्छ नि अब राम्रो राम्रो समान ल्याएर राखेर राम्रो डुप्लिकेट समान भन्छन् नराम्रो समानलाई राम्रो समान ल्याएर राख्यो भने बिक्रीबट्टा चल्दैन कहिलेदेखिन् यो बगान बन्द भइराखेको छ साहैबहरू पनि यहाँनिर मरिराखेको छन् सुसाइड गरिराखेका छन् यहाँनिर राम्रो बिक्रीबट्टा छैन अब दोकान राम्रोसँग चले त हाम्रो दोकान पनि पैसा एक दुई पैसा हुन्छ अनि लोन पनि तिरिन्छ दोकानै चलेको छैन भने हामीले लोन कसरी तिर्ने अनि हामी दोकानमै डुप्लिकेट समान भन्छन् ओरिजिनल सामान अब ल्याएर राख्नु नि सकिँदैन धेरै पैसा हुँदैन यो यो के रे बगान यो बन्द भइराखेको छ दोकान यो बगान अनि त्यसरी मान्छेको समस्या छ पैसा हुँदैन स्यालरी पाएको छैन काम गरे पनि स्यालरी दिँदैनन् अनि कसरी दोकानमा बिक्रीबट्टा पनि हुन्छ उनीहरूकै हातमा पैसा हुँदैन हामीहरूकोमा कसरी हुन्छ यो कारणले गर्दाखेरि यस्तो भएको दोकान यो कहाँदेखिन् युपीबाट आएको साहेब यहाँ सुसाइड गरेर मऱ्यो उसले पनि त पैसा कमाउनै आएको थियो त्यो पैसा नभएर त मऱ्यो होला अब पाँच छ दिन मात्रै भएको छ अहिले त्यस्तो त्यस्तो समस्या परी आइलाग्छ मान्छेलाई त्यो यो बगान बन्द हुनाले सारो समस्या छ मान्छेको